सरकारले चाहिँ यस्तो गेम्स् स्पोर्ट कम्पनीलाई चाहिँ ऊ यो गरेको हुन्छ स्पन्सर गरेको हुन्छ पैसाहरू अन्त गेम्सहरू खेलाउँछ अन्त यसमै पैसा हुन्छ अन्त कोही कोहीले कल्बमा पनि बनाएर त्यसमा पनि स्पन्सर गरेको हुन्छ अन्त कल्बमा चाहिँ खिइ दुई पट्टिबाटै खेल्छ होइन अन्त जसले जित्छ त्यसले चाहिँ पैसा लान्छ अन्त जतिको अवार्ड हुन्छ त्यति नै लान्छ होइन त्योभन्दा नभएको न कम्ती अन्त सानोहरूको झन् मजाको हुन्छ यति नै हो मेरो भन्नु